यो भिडियो गेम चाहिँ अब दुई प्रकारले खेलिन्छ है जस्तै ल्यापटप र राखेर एउटा टिभी जस्तो मनिटरहरू राखेर र अर्को चाहिँ फोनमा खेलिन्छ है म चाहिँ सबै फोनमा खेल्ने गर्छु है र म चाहिँ फोनकै फोनमा के हुन्छ कसो हुन्छ त्यसकै बारेमा भन्छु है र फोनमा पनि थुप्रै गेमहरू हुन्छ है भिडियो गेम यस्तै एम एल फ्रि फायर र मलाई चाहिँ अलिक एमएल मनपर्छ है मोबाइल लेजेन्ड त्यसलाई मोबाइल लेजेन्ड भन्छ किनकि त्यसमा चै अलिक आफूलाई अल्छी लागिरहेको छ भने टाइम स्पेन्ड हुन्छ अलिक मज्जा आउँछ साथीहरू पनि पाउँछ भेट्छ मज्जा मज्जले बोल्छ र मलाई चाहिँ भिडियो गेम गेममा चाहिँ त्यही मनपर्छ अल्छी लागिरहेको छ भने बोरिङ छ भने गेम खोल्यो खेल्यो टाइम स्पेन्ट गऱ्यो साथीहरू बनायो